हेलो हेलो म्याम नमस्ते हजुर तपाईँले यो बा बास्केट बल ट्रेनिङको चाहिँ कहिलेदेखि गराउनुहुन्छ हजुर हजुर दस बजीदेखि म्याम हजुर अन्त हजुर हजुर कहिलेदेखि अब हाम्रो अरू अरू उयो हजुर हजुर हजुर हजुर ए होइन कि मेरो साथी पनि थियो कि एकजना अन्त उसलाई पनि ल्याउँदा हुन्छ

भोलिदेखि हजुर हजुर टाइम दस बजी नै

हजुर हाम्रो यो आउनु आँट्यो कि टुर्नामेन्ट अन्त हजुरलाई इन्फर्म गरिराखेको नि त हजुर हुन्छ हजुर साथीहरूलाई अरू अरूले ल्याउँदा पनि हुन्छ जसले अब हजुर हजुर हुन्छ